हेलो भन्नुहोस् कहाँनेरि नेटवर्क आउँछ त्यहाँ आउनुहोस् न हेलो अँ भन्नुहोस् भन्नुहोस् हेलो हजुर सुनिँदैछ हौ अँ हजुर अँ नि हजुर हजुर भन् भन्दैछु कि अँ नि ट्रेन अब त्यस्तो टाइममा आउँदैन राम्रो फेसेलेटी छैन हामी बसेको बुढाबुढीलाई बस्न दिँदैनन् केटाहरू बस्छन् आएर आफूहरू उभिनुपर्छ अब राम्रो फेसेलेटी छैन ट्रेनमा भन्नुहोस् कहाँसम्म जानुभएको हेलो सुन्दैछु हौ म त सुन्दैछु हौ जा त पैसा दे

हजुर हजुर हजुर हजुर हाम्रो पनि गाउँमा त्यस्तै हो हाम्रो गाउँमा नि त्यस्तै हो गएर बस्छौँ स्टेसनमा अनि टाइममा आउँदैन कहिले बिस मिनट लेट कोही बेला पहिल्यै आउँछ अनि अँ हजुर हजुर

हजुर हजुर

हजुर अँ त्यस्तै हो हजुर त्यस्तै हो हामी नि त्यही हो त्यही ट्रेनमा चढ्छौँ कि कोही बेला लेट आउँछ कोही बेला फर्स्ट आउँछ कोही बेला भेटिँदैन भेट्यो भने पनि क्या भेटिहाल्यो भने पनि अब केटाहरू मरदहरू धेरै बसेका हुन्छन् ट्रेनमा असुबिस्ता हुन्छ सिट हुँदैन राम्रो छैन सरसफाई छैन गन्दा छ मैला अब हामी बस्नु सकिँदैन त्यस्तो प्रकारको छ हजुर भन्नुहोस् अँ हजुर हजुर साढे एघार बाह्र बजीतिर पनि पुगिन्छ लामो यात्रा भए गाउँमै अलिक नजिकमा भए अलिक छिटो पनि पुगिन्छ हजुर हजुर